नानीहरू बिहानदेखि स्कुलमा हुन्छन् स्कुलपछिको जुन समय हुन्छ ट्युसनको समय त्यो समय चाहिँ मात्र नानीहरूको निम्ति रिभिजन वर्कको लागि दिनभरि जु क्लासमा त्यो नानीहरूले जे कुरो पढेको हुन्छ आफ्नो सिलेबसहरू त्यही कुराको रिभिजनको लागि अनि हार्ड जति पनि होमवर्कहरू छ त्यसको सल्भ गर्नुको लागि चाहिँ ट्युसन अब हामीले ट्युसन गरिन्छ ट्युसनहरू लगाइन्छ नानीहरूलाई अनि ट्युसन त्यो कुरो हो जहाँनिर चाहिँ नानीहरूले चाहिँ आफूलाई प्रिपियर गर्नुसक्छ त्यहाँनिर आफ्नो इक्जामिनेसनको लागि टेस्टहरूको लागि उनीहरूले आफूले आफैलाई प्रिपरेसन कन्फिडेन्टनेसको लागि चाहिँ उनीहरूलाई ट्युसन गराइन्छ तर त्यो होइन ट्युसनमा नै सबैकुरो भर पर्नुपर्छ तर ट्युसनबाहेक अरू पनि अब हामीले स्टडी टाइमहरू मिलाउन पर्छ ट्युसन चाहिँ मात्र सफ र कन्फिड्नेसको लागि अनि रिभिजनको लागि चाहिँ ट्युसन लाई अब हामीले सोच्नुपर्छ र हामीले विशेषगरी स्टडीको लागि चाहिँ ट्युसनबाहेक पनि समयहरू निकाल्न सक्नु पर्छ सबै कुरो ट्युसनमै डिपेन्ड हुनपर्छ भन्ने चाहिँ छैन जुन कुराले चाहिँ अब हामीलाई सक्सिस हुँदैन जब हामी ट्युसनमै मात्रै भर पऱ्यौँ भने चाहिँ त्यसबाट चाहिँ अब सक्सिस हुनु चाहिँ एकदमै कठिन पर्छ त्यसले गर्दाखेरि ट्युसन चाहिँ मात्र एउटा नानीहरूलाई प्रिपारेसनको लागि हो त्यो सम्झिनुपर्छ अनि नानीहरूलाई त्यहाँनिर चाहिँ एउटा चाहिँ थुप्रो ग्रुपमा बसेर एउटा कन्फिडेन्टनेस भन्ने कुरो नानीहरूमा आउँछ त्यो चाहिँ हो ट्युसन अनि त्यो बाहेक अब ट्युसनमा अरू कुरा चाहिँ अब गर्न त्यति सक्छ सकिन्छ धेरै सक्सिसहरू ट्युसनबाट नै हुन्छ भन्ने चाहिँ लाग्दैन मलाई अनि मेरो ओपिनियनमा भएको कुरो चाहिँ यही हो कि ट्युसन चाहिँ जस्ट नानीहरूलाई इन्गेज राख्नुको लागि बाहिरको कुराहरू जो सांसारिक कुराहरूमा नानीहरूको माइन्डहरूलाई डाइभर्ट हुनदेखि जोगाउनका लागि हामीले विशेष गरी ट्युसनहरूमा इन्गेज गराउँछौँ यो चाहिँ अब त्यस्तो लाग्छ ट्युसन चाहिँ अनि ट्युसनको लागि चाहिँ अब हामीले त्यस्तो खालको अब सोच्नु चाहिँ हुँदैन कि जहाँ ट्युसन पढ्दा पढेर नै नानीहरू चाहिँ सक्सेस हुन्छ तर ट्युसनबाहेक हामीले स्टडी को लागि चाहिँ हरेक समय हरेक क्षण पनि अब हामीले मिलाउनु सक्नु पर्छ त्यो चाहिँ अब विद्यालयपछाडि चाहिँ नानीहरूले चाहिँ विद्यालयदेखि छुटेपछि चाहिँ त्यो समय चाहिँ नानीहरूले मिलाउन सक्नुपर्छ हामीले मिलाउन सक्न पर्छ यही चाहिँ भन्न चाहन्छु